ल है हजुरहरूलाई एउटा मोबाइलको बारेमा भन्दैछु है यो मोबाइल चाहिँ नि पुरै खत्तम रहेछ हौ ब्याट्री पनि राम्रो छैन छ महिनामा तिनटा जति फेरि सक्यो खालि जलिहाल्दो रहेछ भिडियो क्लिप गर्दाखेरि पनि खोइ हेजी भएर आउँदो रहेछ राम्रो आउँदैन स्टिल फोटो खिँच्दा पनि त्यस्तै हुन्छ कल गर्दाखेरि कल पनि खोइ खालि ह्याङ भएर जान्छ खालि ह्याङ हुन्छ झिपिक झिपिक बन्द पनि हुन्छ फेरि यसो अन गऱ्यो फेरि चलायो अन गऱ्यो फेरि चलायो कति खेप चाहिँ गर्नु बोल्दा बोल्दै कोही बेला स्वाटै काटिन्छ राम्रै छैन रहेछ यो कम्पनी चाहिँ अब किन्दाखेरि चाहिँ म सबैलाई म भन्दिन्छु नकिन्नोस् यो बरू राम्रो खालको बरू अलिक बेसी दामकै किन्नोस् कि यो अलिक अलिक सस्तो दामको चाहिँ हुँदैन रहेछ खालि यो बिग्रिहाल्दो रहेछ खोइ कम्पनीले के किसिमले बनायो बनायो यस्तो चाहिँ अब राम्रो छैन है यो अब के गर्नु अब फसिहालियो एक खेपमा अब यो फ्याँकेर पो त्यहाँ अर्को लिने बेला भइसक्यो मेरो त अब अर्को पो सोँच्दैछु किन्नुको लागि यो त हुँदैन राम्रो छैन ल ल ल हुन्छ ओके